हेलो नमस्कार को बोल्नुभएको अँ हो त के काम थियो तपाईँलाई

हो हो छ त राम स्टोर छ नि पसलको नाम राम स्टोर हजुर हजुर हजुर हजुर ए अँ म हजुर म राख्छु त यो राईको ड्रेस हाम्रो भयो फेङ्गा भयो होइन अब सायाबुङ भयो अब छोरीचेलीहरूले लगाउने चौबन्दी चोली भयो है रेजी भयो यो सबै राख्छु नि म यो राईको मात्र होइन अरू जातिको पनि राख्छु लेप्चा ज जातिको होइन तामाङ जातिको बक्खुहरू भयो भोटे जातिले लगाउने बक्खु है पाङदेन अनि अरू अरू जातिको पनि छ मसँग यहाँ दोकानमा ए हजुर हजुर

हजुर हजुर

हो हो लगाउँछ पुरुषले लगाउँछ नि पुरुष जातिले लगाउने हो त्यो सायाबुङ हो सायाबुङ हजुर हजुर यहाँ सबै राख्छु नि म यहाँ सबै छ आउनुहोस् न तपाईँ म दाम पनि मिलाइ दिइहाल्छु नि तपाईँलाई ल हजुर हजुर यो त्यसलाई रेजी भन्छ हो त्यो चाहिँ चाँदीको बनाउँदा पनि चाँदीको पैसाकोहरू बनाउँदा पनि हुन्छ नभए चाहिँ अब साधारण ऊ यसको बनाउँदा पैसाहरूको बनाउँदा पनि हुन्छ अनि त्यो म त तर यहाँ दोकानमा चाहिँ म बनाउँदिनँ मैले पनि बाहिरबाटै लिएर राख्ने हो बाहिरबाटै हजुर हजुर हजुर म यहाँ राखेर बेच्ने हो हजुर हजुर अँ हजुर हजुर हजुर ए त्यो होइन त्यो पनि मसँग छ दुई तिनवटा छ अब ज्यादा छैन जो त्यो लगिहाल्नुहोस् है नभए सकियो सकिन्छ यो लास्ट यति तिनवटा बाँचेको छ मसँग हजुर हजुर ए हुन्छ हुन्छ आउनुहोस् न तपाईँ कहिले आउनुहुन्छ लु भन्नुहोस् न ए हजुर मेरो दोकान त सधैँ नै खुल्लै हुन्छ हो अन्त हप्तैभरि नै खुल्लै हुन्छ आउनुहोस् न तपाईँ त अन्त अरू ढाकोको टोपीहरू पनि राखेको छु मैले ढाकाको सारीहरू छ अनि हो ढाकाको कोट प्यान्टहरू सबै राख्छु नि म त यहाँ अनि के भन्छ नाकमा लगाउँने बुलाकीहरू पनि राखेको छु है अँ बुलाकी छ अँ त्यस्तो छ हो अब आउनुहोस् न तपाईँ म सबै मिलाइ दिइहाल्छु दामहरू सुर्ता नगर्नुहोस् दामको आएर लानुहोस्

ल हुन्छ हुन्छ त्यसो भए अँ आउनुहोस् न ल आजलाई यति नै है हजुर अलिक व्यस्त छु यहाँ मान्छे आउँदैछ त ल ओके हुन्छ हुन्छ हुन्छ बाई बाई